लुगा धुनुको लागि चाहिँ म पहिला चाहिँ सर्फमा भिजाउँछु सर्फमा आधी घन्टा जस्तो भिजाएपछि त्यसपछि चाहिँ त्यसलाई म के गर्छु भने हातले झुसहरू लगाएर मजाले त्यसलाई निचार्छु अनि पखाल्नुको लागि चाहिँ पहिला दुईवटा बाल्टीमा पानी आधा आधा बाल्टी पानी हाल्छु र पहिलो पखाल्छु अन्त त्यसलाई फेरि त्यो अर्कोमा पखाल्छु त पहिला चाहिँ जुन पतला छ जसलाई चाहिँ एकदमै पानी कम्ती चाहिन्छ त्यो लुगाहरू पखाल्छु र बेसी जसलाई बेसी पानी चाहिन्छ त्यो पखालेको पानीहरूमा गर्दै पखाल्छु त्यसरी पखाल्छु अनि पानी चाहिँ फ्याँक्दिनँ म त्यो फेरि त्यो पानी जमा गरेर त्यो पानीलाई चाहिँ म यसरी टोयलेटहरू सफा गर्नुमा पनि युज गर्छु अन्त घरको वरिपरि केही मैलाहरू छ भने त्यो उसले पानीहरूले गर्छु सब पानी कम्ती साबुन कम्ती भएको पानीहरू चाहिँ अलिअलि फुलहरूमा पनि युज गर्छु चलाउँछु र र लुगा चाहिँ म धोएर किन निचार्छु निचोरीहरूकन सुकाउँछु अँ जस्तो पानी पर्यो भने त अब सेडमा लगेर सुकाउनपर्ने हुन्छ नभए चाहिँ घाममा तारहरू बनाएर तारमा सुकाउने गर्छु